ए म पेसोकबाट बोलेको हजुर हजुर सक्छु त हुन्छ फेमस टी गार्डनहरू छ टिस्टाभेल्ली भयो रङ्ली यहाँ लप्चू नामरिङ जिङलाम धेरै छ यहाँनिर टी गार्डनहरू कि तपाईँहरू यहाँनिर आउनु सक्नुहुन्छ यहाँनिर गुम्बा डाँडा पनि छ यहाँनिर अब मुभीहरू पनि सुटिङ भएको हो पहिला प्यार भरा दिल र बर्षात की एक रात भन्ने फिल्म फिल्म पनि सुटिङ भएको यहाँ एकदमै रमाइलो छ यहाँ डाँडामा पर्छ पेसोक त झन् तपाईँ के आउनु सक्नुहुन्छ हजुर हजुर सक्छु त म घुमाइदिन्छु नि कतिजना आउनुहुन्छ तपाईँहरू ए फेमिली आउनु ए पाँचजना जति छ ए हुन्छ यहाँनिर होमस्टेहरू पनि छ नि त्यसमा तपाईँहरू बस्नु पनि सक्नुहुन्छ ए हजुर एकदमै राम्रो छ सबैले मन पराउँछ यहाँको टी गार्डनहरू तपाईँहरू नि आउनुहोस् न एकदमै राम्रो भएको छ अहिले त यहाँको रोडहरू राम्रो छ हाइवे लाइनहरू पनि प्रायः राम्रै छ अस्तिको टिस्टाको कतिवटा यो उयो ड्यामहरूको कारणले गर्दाखेरि चाहिँ अलिकति बाटो बिगारेको छ हो तर यो पनि तर अब सफाइ हुँदैछ सफाइ कार्य चल्दैछ यसको बादमा त मोटामोटी सबै राम्रो छ अहिले दिनहरू पनि सुक्खा छ राम्रो छ तपाईँहरू आउनुहोस् न यहाँको टी गार्डनहरू म घुमाइदिन्छु हजुर अस्ति के भन्छ अस्तिको उयो उयोले त पानीले त एकदमै बिगारेको थियो नि बाटोहरू पुरै बिगारेको रोड लाइनतिर पानी कुद्दै थियो घरहरू पनि त्यहाँको बिगाऱ्यो हो तर अहिले त उयो के भन्छ क्लियर गर्दैछ यहाँनिर क्लियर हुँदैछ मोटामोटी तपाईँको सेबेन्टी पर्सेन्ट त क्लियर भइसकेको छ अब तपाईँहरू उताबाट हिँड्दा ठिकै हुन्छ यहाँनिर अब क्लियर हुन्छ बाटोहरू पनि छ तपाईँहरू आउनुहोस् न ल अब त सक्छ सक्छ अब सक्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ